मेरो विचारमा बलिवुड टलिवुडले भारतमा सबैतिर फेसन ट्रेडिङलाई प्रभावित गरिरहेको नै छन् र तिनीहरूको पहिरन शैलीका कारण मलाई मन पर्ने केही चलचित्रको नामहरू जस्तै कि थ्याङ्क गड भयो दे दना दन भयो अनि अरू पनि छन् र यस यसका पात्रहरूका नाम मलाई भन्नुपर्दाखेरि थ्याङ्क गडमा खेल्ने पात्रहरू नोरा फतेही अजय देवगन सिदार्थ मलहोत्रा मलाई धेरै मन पर्ने गर्छ उनीहरूले लगाएको लुगा पहिरनहरू मलाई धेरै मन पर्ने गर्छन् र त्यसै कारण त्यसै मा भन्नुपर्दा दे दना दन देन दन दे दना दन मुभिमा अक्षय कुमारले लगाएको धेरै पहिरनहरू मलाई मन परेको छ र मलाई अरू पात्रहरूलाई पनि मन पर्छन् उनीहरूले लगाएको लुगाहरू पनि मन पर्छन् जस्तो कि ऋतिक रोसन होस् ऋतिक रोसनलाई हेरेर पनि मलाई धेरै प्रभावित पारेको हुन्छ र ऋतिक रोसनले लगाएको होस् अरूले लगाएको होस् यो बलिवुड टलिवुडमा खेल्ने पात्रहरूले हाम्रो सानो आउँदो भाइ बहिनीहरूलाई पनि धेरै प्रभावित पारिसकेका छन् र मलाई यस्तो पहिरन बनाउने प्रयास गरेको चाहिँ छुइनँ मैले अहिलेसम्म